बिजुली त हामी चौबिस घण्टा नै पाइन्छ तर अब मौसमको असरले गर्दाखेरि बत्तीको कटौतीले हामीलाई कोही बेला जीवनमा धेरै असर गर्छ जस्तो धाराको पानी आउँदैन अब पानी नै आएन भने हाम्रो कामहरू बस्छ त्यसले गर्दै न ननुहाउनु न पकाउनु पूजाहरू गर्नु हामीले सकिन्छ अन्त अब गरम गर्मी पनि गरमको बेलामा गर्मी पनि अब बत्ती नहुनाको कारणले गर्दा खेरि पङ्खा पनि चल्दैन धेरै गर्मीहरू हुन्छ न फोन चल्छ अब त्यसले गर्दाखेरि हामीलाई धेरै जीवनमा असर पर्छ